यो खाना अर्डर गरेको फिर्ता गर्नुको अर्डर नम्बर वानमा यो खुबै मसालावाला थियो नम्बर टुमा भनेजस्तो ताजापना यसमा थिएन त्यसै कारणले गर्दा ल्याउनमा पनि धेरै अबेर भएको कारणले गर्दाखेरि यस खानालाई फिर्ता गरियो अब उप्रान्त फेरि पनि असल र ताजा खाना ल्याउने जुन व्यक्तिले भनेको कारण फेरि पनि यसलाई फिर्ता गरियो र अब उसो चाहिँ कहिले पनि यस्तो नगर्ने उहाँहरूले हौसला र सल्लाह दिनुभयो